म मेरो जन्मदिनमा चाहिँ है सर्वप्रथम बिहान उठेर पूजाआजा गरेर आमाबुबालाई है आमाबुबाबाट आशीर्वाद लिन्छु त्यसपछि मन्दिर मन्दिर जान्छु मन्दिरमा गएर भगवानलाई पूजा गर्छु अनि त्यसपछि चाहिँ बेलुकीपख चाहिँ साथीभाइहरू आफ्नो आफन्तहरूलाई अलिकति बोलाएर है उहाँहरूसँग मिठो गफहरू गर्दै उहाँहरूसँग रमाइलो गर्ने गर्छु मेरो चाहिँ अनुभव चाहिँ त्यस्तो छ है मैले मनाएको जुन चाहिँ मेरो जन्मदिन मनाएको है अनुभव चाहिँ त्यस्तो छ विशेष त्यस्तो खासै छैन